हो त अहिले अब बिउको लागि यसो सिमीहरू रोपेको छ अलिअलि हो अन्तखेरि रमभेडाहरू कसैले सागहरू रोप्छ अन्तखेरि त्यसलाई अब लगाएर गोड्नु पऱ्यो सिटा लाउनु पऱ्यो डबल गोड्नु पर्छ हो अन्तखेरि कसैले ब्रोकाउली लाउँछन् कसैले बन्दकोपी कसैले मुलाहरू लाएर रोपेको छ अब यसो दसैँ तिहारलाई हुन्छ कि भनेर कसैको अगौटे हुन्छ कसैको पछौटे हुन्छ अलिकति छ उब्रेको कौडे सिमी छ घिउ सिमी छैन कौडे चाहिँ छ सिङ्तामे सिमी पनि छैन रोपेको छ बिउको लागि हुन्छ त्यही अलिअलि हजुर हुन्छ नि सब्जी खानु ओर्नु हुन्छ तर अलिक ठन्डाले चाहिँ कक्रिन्छ हौ हुन्छ नि अलिअलि तर दागहरू शीत लागेर दाग लाग्छ हो दाग लागेपछि त्यो कति बोटमै कुहिन्छ कति राम्रो हुन्छ खानुको लागि हजुर त्यो अब सिकिहाल्छ अर्काले गरेको देखेर पनि यसरी गर्नु पर्छ भनेर चाहिँ अब सबै अनुभव भइहाल्छ एकजनासँग अब सिक्यो भने होइन सिक्नु चाहिँ पऱ्यो रमभेडा रोप्नु त रोपेको सब चिचिलामा दाग लागेको छ अलिअलि एउटा दुइटा पाकेको खाइँदैछ रायो साग हिजो अस्ति भर्खर रोपेको छ अलिअलि खाँदै पनि छौँ हो भर्खर रोपेको पनि छ हुन्छ नि पानी लायो भने त अहिले भइहाल्छ नि सिक्नु पनि पर्छ नि

रायोको सागको सानो सानो छ अस्ति अलिक ठुल्ठुलो भएको माग्नेलाई दिइहालेँ सानो सानो दुई पत्ता हुँदैछ अब त्यो पछौटे रोप्नु भनेर छरेको छ ल ल हजुर अँ अलिअलि अलिअलि भयो अगौटे रोपेको हुन्छ हुन्छ भइहाल्छ नि